म भविष्यको लागि त होइन म त अहिले प्लम्बरको पाइप मिस्त्रीको काम गर्दैछु र त्यही हो अहिले घरिघरि फ्लाटको अथवा केही सानो टुकटाक काम गरेर त्यही पाइपको गर्ने गर्दछु ए पछिको लागि त त्यस्तो केही सोचेको छैन त्यही कुनै सरकारी जग्गातिर यही पाइपको काम गर्नु केही मैले पाएँ भने चाहिँ म प्रयास चाहिँ गर्नेछु एकचोटि